हेलो ए सुन्नुहोस् न म दिल्लीबाट उता दार्जिलिङ आउँदैछु कि अँ अन्त त्यहाँनिर अब तपाईँबाट अब त्यहाँनिर टुरको लागि नि कुन कुन ठाउँ चाहिँ एकदमै राम्रो होइन मलाई के अरे एकदुईवटा एकदुईवटा ठाउँ भन्दिनुहोस् न कताकता त्यो दार्जिलिङमा चाहिँ कुन कुन ठाउँ चाहिँ अलिकिति राम्रो छ हौ म चाहिँ अब पर्सीको दिनभित्र चाहिँ आइपुग्छु हौ सर ए हजुर कहाँ भन्नुभयो हजुर हजुर हजुर हजुर सर हजुर सर हजुर ए सनराइज चाहिँ सर भनेपछि बिहान साँढे तिनमा चाहिँ पुग्नुपर्छ ए सुन्नु न त्यो सनराइजको त्यहाँ गाडी गरेर जाँदा कति लिन्छ पैसा चाहिँ भाडा ए त्यसमा आउँछ है सर हजुर सर हजुर हजुर हजुर सर हजुर कति भन्नुभयो ए पैँतिस सय सर त्यसमा त्यो चाहिँ फिक्स है सर रेट ए भनेपछि चाहिँ अहिले चाहिँ सर त्यो अनसिजन छ है सर ए भर्खर भर्खर सर हजुर हजुर भनेपछि त त्यो सनराइजको भयो सर एउटा होइन अर्को चाहिँ कहाँ छ हौ सर त्यो अब अब तपाईँहरूलाई त याद हुन्छ नि त्यो जग्गाको ए हजुर सर ए हजुर सर हजुर ए भनेपछि त कति दिन जस्तो लाग्छ हौ सर टोटल्ली एकै दिनमा है मलाई चाहिँ त्यो सात दिनजस्तोको चाहिएको थियो नि त सर कि हजुर हजुर मिरिक पनि मिरिक सुखियामा पनि हुन्छ हजुर हजुर सातदिनको चाहिँ त्यो टुर उयो गर्नुपर्छ हौ सर कि हुन्छ तपाईँलाई नै म जोगाजोग गर्छु नि एचडी एचडी लामा रोडमा चाहिँ ट्रा एचडी रोडमा चाहिँ लामा ट्राभल्स सर ए हजुर त्यो चाहिँ मैले हेर्नु पऱ्यो है सर यो चाहिँ यो यो चाहिँ नम्बर तपाईँको फिक्स हो सर ए हजुर त्यही त जानकारी त फेरि लिनु पऱ्यो नि त सर हो मलाई चाहिँ त्यही हो सात दिनजस्तोको चाहिन्छ नि सर कि भनेपछि त तपाईँलाई नै अब सिधै चिनापर्ची भइहाल्यो हो डाइरेक्ट अब तपाईँलाई हजुर हजुर ए हुन्छ हुन्छ सर हजुर हजुर ए हुन्छ सर जानकारीको लागि धन्यवाद है सर